मेरो परिवारमा कोही बिरामी भए म उसलाई एकदम साधारण खाना बनाइदिने कोसिस गर्छु जस्तै खोले अनि सब्जीको सुप नभए नोर सुपहरू बनाएर म उसलाई खाना बनाइदिने कोसिस गर्छु